हामी चाहिँ अब छुट्टीको आफ्नो परिवारलाई लिएर चाहिँ बच्चा हाम्रो नानीहरूको छुट्टीमा चाहिँ अब हामी नजिकैको जलपाइगुडी जिल्लाको मालबजारमा रहेको एउटा पार्क छ है त्यहाँ जान्छौँ त्यहाँ गएर अब दिनमा दिन बिताउने गर्छौँ नानीहरूलाई अब त्यहाँ खेल्ने धेरै प्रकारको खेल्नेहरू छ नानीहरूलाई त्यहाँनिर खेल्न रुचाउँछन् त्यहाँनिर चाहिँ अब पिङहरू छ नानीहरू खेल्ने सानो बढे टोय ट्रेन छ अन्त माछाहरू छ सानो सानो गार्डनहरू छ त्यहाँनिर त्यसले गर्दाखेरि चाहिँ नानीहरू चाहिँ त्यहाँ एकदमै रुचाउँछन् हामीलाई पनि एकदमै त्यहाँ गएर चाहिँ नानीहरूसँग अब उनीहरूको छुट्टीहरू बिताउन एकदमै मन लाग्छ अनि त्यहाँनिर छुट्टी नानीहरू पनि प्रायः बिदामा नै जाउँ भन्दै हामीलाई अब एउटा रिक् एउटा रिक्वेस्ट गर्छ अन्त हामी पनि त्यहाँ गएर प्रायः दिनभरि नै खेलेर आउने गर्छौँ